यो एउटा धेरै महतत्त्वपूर्ण विषय हो र हर साल जति पनि गभर्मेन्टको भ्याकेन्सिज निस्किन्छ एउटा स्टुडेन्टले टुएल्भको बादमा आफ्नो जिउज्यान लाएर घरमा बसेर तयारी गरेको हुन्छन् सात आठ महिना दिएर त्यसमा बल्ल एउटा भर्ती खोलिन्छ र त्यो भर्तीमा पनि जब एड्मिट आउँछ एड्मिट आएर इग्जाम सात दिन बाद छ भनेर लेखिन्छ त्यसमा नोटिसमा र इग्जामको दिन जाँदा त्यो इग्जाम क्यान्सल हुन्छ किनकि त्याँनिर जहाँ इग्जाम सेन्टर परेको छ त्यहाँनिर पेपर लिक हुन्छ यो यो कसले गर्छ र र उसको छ सात महिना त्यसै वेस्ट हुन्छ फेरि अर्को भर्तीको लागि तयारी गर्छ उसले सात आठ महिना दिएर फेरि भर्ती खोलिन्छ त्यहाँ पनि केही न केही त्यस्तै घोटाला हुन्छ फेरि अर्को भर्ती त्यतिकै युवाहरूको एज पनि सकिन्छ युवाहरूको एज सकेर अनि डिप्रेस एन्जाइटीको सिकार हुन्छ र सरखारले यसमा केही अलिकति कानुन बनाउनु सक्नुभएको छैन अहिलेसम्मन र मैले मेरो साथीहरू देखेको छु कतिजाना डिप् डिप्रेसनमा गएर बेसी टाइम वेस्ट यो चिजमा यो चिजको लागि तयारी गरेर गभर्मेन्ट जब भन्यो के इग्जाम एसएससी जिडी कन्स्टेबल भन्यो तपाईँको आसाम राइफल्स भन्यो इन्डियन आर्मी भन्यो सबैमा तयारी गर्दा गर्दा गर्दा आरपिएफ रेलवे लाइनमा सबैमा तयारी गर्दा गर्दा लास्टमा नहुँदा पेपर लिकको कहीँ पेपर लिक कहीँ कहीँ इग्जाम क्यान्सल कहीँनिर के घोटाला कहीँनिर बल्ल बल्ल इग्जाम आउँदा भ्याकन्सिज कम्ती साठी हजारको भेकेन्सिज हुन्छ इग्जाम दिने तिन लाख अढाई लाखजना हुन्छ र त्यसमा कम्पिटिसन सोच्नुहोस् कम्पिटिसन कुन चाहिँ लेबलको हुन्छ त्यही हो इन्डियन गभर्मेन्टले अलिकति यसलाई नजरअन्दाज गर्नुभएन यो एउटा धेरै महत्त्वपूर्ण विषय हो अहिले अहिलेको युवाहरूले धेरै भोगिरहेको छन् अहिलेको फिलहालमा हामी जस्तो युवाहरूले यहीँ गाउँमै वरिपरि देख्नुहुन्छ तपाईँ बिहान बेलुका कुदेर इग्जामको लागि प्रिपरेसन गर्दा गर्दा अनि हुँदैन उनीहरूलाई बल्ल इग्जाम आउँछ एक्स् एक्सपेक्टेसन कति हुन्छ उनीहरूकोबाट र मेहनत पनि हन्ड्रेड परसेन्ट दिएर गरेको हुन्छन् उनीहरूले र पनि त्यो इग्जामको दिन साठी हजारको भ्याकेन्सीमा अब उनीहरू इग्जाम् सेन्टर जान्छ बसमा सिट हुँदैन बसमा सिट हुँदैन र रेलवे टिकट पनि एक महिना अगाडि गऱ्यो भने पनि जेनरल डब्बा पाउँछ र स्टेसनमा साठी हजारको भ्याकेन्सीमा जुन चाहिँ सेन्ट्रल स्टेसन छ जहाँनिर इग्जाम सेन्टर छ त्यहाँनिर दुई से तिन लाख मान्छे हुन्छ रेलवे पट्रीमा स्टेसनमा सुतिरहेका हुन्छन् यस्तो हालत छ र यसमा गभ् गभर्मेन्टले धेरै नै नजरअन्दाज गर्नुहुन्छ र म यति नै भन्नु चाहान्छु यसमा केही न केही कुरा उठाउनै पर्छ हामीले बिशेष गरी युवाहरूले पनि केही गभर्मेन्टलाई केही नोटिस जारी गर्नुपर्छ